जस्तै अब यो भाषा नमिल्ने ठाउँमा पुग्नु पर्दा कसैलाई केही कुरा भन्नु पऱ्यो भने त अपठ्यारो त अलिक अपठ्यारै हुन्छ तर अब हामी यहाँबाट फर एकजाम्पल सिलगडीनै जाउँ है सिलगडीमा गएर त्यहाँ मेक्सिमम त्यहाँको मानिसहरूले बेङ्गोली बोल्ने गर्छ तर हामीले त्यहाँ म बेङ्गोली जान्दिन जानिनँ भने पनि मैले त्यहाँ गएर हिन्दी भाषा प्रयोग गरेर उहाँहरूसँग जोगाजोग गर्न सक्छु तर यदि कोही मान्छे हुन्छ उहाँहरूले आफ्नै भाषा मात्र जानेको हुन्छ जस्तै उहाँ बेङ्गली हो भने बेङ्गली मात्रै जानेको हुन्छ त्यही पनि उहाँहरूले बङ्गलामा सोधेको हामीलाई बुझनु त बुझ्छौँ त्यसलाई फर्काउन चाहिँ गाह्रो पर्छ तर अलिकति अब लटर पटर गरेर होइन उनीहरूकै भाषालाई अलिकति जोडजाड पारेर अलिकति बोल्दा चाहिँ हामीले त्यो भाषा अथवा उनीहरू त्यो मान्छेलाई चाहिँ त्यो बुझाउने कोसिस गऱ्यो भने चाहिँ त्यो हामीले बुझाउन सक्छौँ जस्तो लाग्छ